मैले दुईवटा बल्ब किनेको थिएँ र एउटा चाहिँ एलइडी एउटा चाहिँ अर्को पुरानो डल्लो बल्ब है त्यसमा चाहिँ मलाई एलइडीको चाहिँ एकदमै मनपरेको चाहिँ के छ भनेदेखिलाई त्यो त्यसको चाहिँ एउटा करेन्ट पनि उसले कम्ती खाने एउटा है मिटरको एउटा उयो पनि कम्ती बिल उठाउने र त्यो हुँदाखेरि त्यो बल्ब चाहिँ मलाई मनपरेको हो यो र यो डल्लो बल्ब चाहिँ के रहेछ भनेदेखिलाई तपाईँको बिल पनि महँगो है त्यसमा त्यसमा चाहिँ फेरि एउटा यस्तो किसिमको हुन्छ त्यसमा कुनै एउटा उयो नहुनाले गर्दाखेरि त्यो फ्युज भएर चाहिँ एकदमै बिग्रिने यसलाई चाहिँ यो डल्लो बल्ब चाहिँ मलाई पटक्कै मनपरेन